कला अनि शिल्प कपडा सामग्री हाम्रो लेप्चा संस्कृतिमा दाम्प्राहरू हुन्छ टोपीहरू हुन्छ दावहरू हुन्छ अनि धेरै यस्ता कलासंस्कृतिहरू छन् जो कि छेत्री बाहुनहरूमा दौरासुरुवाल लगाउँछ अनि ढुङ्ग्री नाकको लगाउँछ अनि पोतेहरू लगाउँछ तर हाम्रो लेप्चा संस्कृतिमा दाम्प्राहरू हुन्छ टोपीहरू हुन्छ दावहरू हुन्छ अनि हाम्रो संस्कृति चाहिँ टोपी दाम्प्राहरू नै हुन्